हाम्रो घरमा शौचालय छ भने हामीलाई यति फाइदा हुन्छ कि हामीले आफ्नो वातावरण सफा सुग्घर राख्न पाइन्छ घर सफा लाग्छ हामीले आफ्ना नानीहरूलाई आफ्नै घरछेउमा टोइलेट बाथरुम लानसक्छौँ मैलाधैला छेउछाउमा हुँदैन र छैन भने चाहिँ यति बिजोक हुन्छ ताकि हरेक मान्छेहरू बगानको छेउछाउमा गएर बस्नुपर्छ मान्छेले देख्छ कि कसैले देख्छ कि भन्ने हुन्छ तर पानीको बोतल लिएर जानुपर्ने खोलातिर जाँदा पनि छुपी छुपी टोइलट गर्नुपर्ने हामीलाई यति बिजोक हुन्छ छेउमा छ चियाबगानतिर जानुपर्दा पनि काम गर्नेहरूलाई धेरै प्रब्लम हुन्छ धेरै समस्या हुन्छ त्यहाँ हग्दाखेरि मैलाधैला हुन्छ उनीहरूले कसरी काम गर्छ त्यो हुन्छ खोलातिर जाँदाखेरि खोलामा कसैले देख्छ टोइलेट गर्दा पनि कसैले देख्छ कि भनेर सोच्नुपर्ने त्यस्तो बिजोक हुन्छ तर खोलातिर टोइलेट गर्दाखेरि खोलाका मान्छेहरू कोही बेला पानीको लागि त्यहाँ पिउनु आउँछ कोही बेला लुगा धुनका लागि त्यहाँ आउँछन् त्यति उनीहरूलाई मैला छन् भने उनीहरूले त्यस्तो पानी युज गर्दैन र घरमा छ भने चाहिँ हामीलाई आफ्नै वातावरण सफा सुग्घर राख्नुपर्छ सफा सुग्घर छ जस्तो लाग्छ नानीहरू पनि आफ्नै घरको छेउमा शौचालयमै पुग्छन्